हेलो हजुर भन्नुहोस् ए हजुर हजुर ए हजुर मलाई चाहिँ यस्तो खालको गाडी चाहिएको हो फ्यामिलीको लागि गाडी चाहिएको हो अन्त अब राम्रो बजटमा राम्रो कम्फोर्टेबल फ्यामिलीको लागि यताउति हिँड्दाखेरि सजिलो हुने खालके सबै चिज आँट्ने त्यस्तो खालकोहरू मैले मैले हेरेको टाटाको हेरेको नि मैले हजुर पाँचजना अँट्ने हजुर हजुर हजुर अन्त यस्तै मलाई चाहिँ टेन लाख्सहरूसम्मकोमा हजुर हजुर हजुर

ए हजुर हजुर हजुर हजुर हुन्छ ए हजुर हजुर हजुर मेरो बजट चाहिँ टेनसम्म कुन चाहिँ चाहिँ राम्रो हुन्छ तपाईँले यसो मलाई अब आइडिया दिन सक्नुहुन्छ नि है मलाई त्यस्तो आइडिया छैन ए हजुर हजुर हजुर हजुर हजुर हजुर

ए हजुर

त्यसो भने त म हजुर हुन्छ हुन्छ हजुर अँ पर्छ है

हजुर हजुर हजुर हजुर ए हुन्छ मलाई अब तपाईँले भन्नुभएको अप्सनहरू त राम्रो लाग्यो हो अनि अब सुरुमा एकखेप आएर है भेटेर हुन्छ हजुर हजुर

हजुर हजुर

हजुर हजुर

हुन्छ हुन्छ म त्यसो भने तपाईँको सोरूममै भिजिट गर्छु नि हुन्छ हुन्छ म आएर त्यहाँदेखि फाइनल गर्छु नि ल हुन्छ हुन्छ